घरमा नर्मल्ली खाने त के हो दही छ भने लस्सी बनायो लस्सी खायो त्यहाँदेखिन् अर्को चाहिँ हाम्रो घरमा चाहिँ बेसी गरम महिनामा चाहिँ बेलको जुस खान्छ पेय बेलको सर्बत भन्छ त्यलाई है पेट शीतल पार्छ बेलको सर्बत भयो अन्त चाहिँ मेङ्गो सेकहरू चाहिँ बनाउँछ घरमा पापा र नानीको लागि अब उनीहरूको लागि चाहिँ सुविधाको लागि चाहिँ त्यो बनाउँछ